हेलो

ए हजुर लाइब्रेरियन अङ्कल म चाहिँ तपाईँलाई एउटा बुकको बारेमा सोधौँ भनेको थिएँ कि जुन चाहिँ मेरिगोल्ड इन्डिया छ नि इन्डियन हिस्ट्रीको लागि हजुर त्यो यहाँनिर चाहिँ लाइब्रेरीमा एभाइलेभल छ ए हजुर अब मेरिगोल्ड इन्डिया रिलेटेड एउटै मात्रै नभएर मिस्टर पुरी कै नभएर अरूहरू रिल अरूहरू राइटर्सको छ भने हुन्छ अङ्कल ए हजुर हजुर होइन त्यसलाई लानुको त्यसलाई लानुको लागि मैले इस्यु गर्नुको लागि गर्नुको लागि चाहिँ के गर्नु पर्छ ए हजुर हामीले त्यो हिस्ट्री बुक चाहिँ कति दिनको लागि लानु सक्छ जस्तो कि ए हजुर हजुर अनि ए हजुर मलाईँ चाहिँ मिस्टर पुरीको चाहिएको थियो त्यो चाहिँ अलिक स्पेसिफिक छ नि त अरू भन्दा राम्रो छ कि मिस्टर पुरीको चाहिँ अन्त मलाई चाहिँ त्यस त्यसको लागि चाहिँ मिस्टर पुरीकै चाहिएको थियो त्यो चाहिँ एभाइलेभल छ कि छैन ए हजुर ए हजुर नभए चाहिँ पाउँदैन हजुर हजुर

अरू बुकहरू भन्दा जस्तो कि अब हिस्ट्रीसँगै रिलेटेड अन्डर्सटेन्डिङ एज इट इज भन्ने छ तपाईँकोमा ए हजुर स्टकमा आएको छैन हजुर हजुर त्यही भएर लाइब्रेरीमा एभाइलेभल गराउन सक्दैन है अङ्कल अहिले हजुर ए हजुर हजुर त्यसो हो भने मेरिगोल्ड इन्डियाको लागि भोलि आउँदा हुन्छ ए हुन्छ हुन्छ होइन अङ्कल त्यति मात्रै चाहिएको मलाई ए हुन्छ हुन्छ अङ्कल त्यसो भए म भोलि आउँछु नि लिन राखिदिनु अङ्कल म भोलि आउँछु नि